अब हामी जस्तो युवा है जति अब मसिनो भाइबहिनीहरू छ म भन्दा ठुलोहरू छ हामी चाहिँ अब सांस्कृतिक परम्परालाई चाहिँ अब एकदम कडिकडाइको साथमा नै पालन गर्नु पर्दछ है यस्तै अब केटी छोरी मान्छेको अब पिरियड साइकल हुँदाखेरि है मन्दिरहरू गएर त्यो टिकाहरू लगाउने त्यस्तो गर्दैन बारीहरूतिर पस्दैन है फसल बिग्रिन्छ भनेर अनि जति पनि केटा मान्छेहरू छ उनीहरूले नै बिहान उठेर पाठ पूजाहरू गर्छ अब हुनु त अब हामी ट्वेन्टी फर्स्ट सेन्चुरीको युवाहरू भए पनि अब अब पुर्खाको चाहिँ जति नै पालन गर्नु नसके पनि जति हामीलाई सिकाइएको छ जति हामी गर्नु सकिन्छ है त्यति चाहिँ हामी राम्ररीनै पालन गर्छ अब देउसे भैलोहरूमा पनि मजाले अब मजाले उहिलेको पाराले अब युट्युबमा नहेरेर है बाजे बोजूलाई सोधेर उनीहरूको माध्यमद्वारा नै अब हामी देउसे भैलोहरू खेल्ने गर्छ भाइ टिकाहरू पनि त्यसरी लगाउने गर्छ है दसैँ तिहार हामी चाडपर्व त्यसरी मनाउने गर्छ एकदमै अब सांस्कृतिक पाराले नै अब त्यस्तो मजाले गर्नु नसके पनि जति सक्दो हामी सकिन्छ हामी राम्ररीनै मनाउने गर्छौँ सबै चाडपर्वहरू